मैले त्यस्तो ढुङ्गातिर त आरोहण त गरेको छुइनँ है तर पनि मैले अरूहरूले थुप्रै गरेको देखेको छु र एउटा दार्जिलिङमा तेन्जिङ नोर्गे सेर्पाको एउटा नाम गरिएको ढुङ्गा छ है त्यहाँ चाहिँ एकदमै टुरिस्टहरू आएर रक क्लाइम्बिङ गर्छ म पनि गा म पनि त गएको थिएँ र त्यो चाहिँ मलाई पनि एकताल अनुभव गर्नु मन थियो तर पनि गर्नु पाइनँ है र त्यहाँ चाहिँ एकदमै बाहिरबाट मान्छेहरू आएर रक क्लाइम्बिङहरू गर्दो रहेछ अन्त फिस पनि लाग्दो रहेछ र मलाई पनि एउटा इच्छा छ पछि गएर त्यहाँनिर क्लाइम्ब गर्ने चढ्ने एकदनै ठुलो इच्छा छ